म खासै प्रोफेसनल पौडी खेल्ने चाहिँ होइन म अब यसो गाउँ घर जाँदा यसो अब मलाई चाहिँ पौडी खेल्नु मन पर्छ नि त अब खोलाहरू जाँदा गाउँ घर गएर अब साथी भाइहरूसँग खोला जानु मन लाग्छ साथी भाइ भेट्छ गाउँ गएपछि त अन्त भेटेपछि खोला जुाउँ भन्छ खोला गयो अन्त खोला गएपछि यसो माछा मार्नुहरू जान्छ हामी खोला खोला जाँदाखेरि अब पौडी नखेली आउने कुरा त हुँदैन खेल्छै खेल्छ पौडी खेल्छ पौडी खेल्नु जान्छ हामी पौडी अब हाम्रो नजिककै खोला अब हाम्रो एक घन्टा दुई घन्टा लाग्ने अनि त्यस्तै बाइक गाडीतिर जान्छ अब गयो भने कोही बेला त हिँड्दै पनि जान्छ खोलासम्म नै रोड छ नि त अन्त हिँडेर जान्छ कोही बेला कोही बेला गाडी बाइक त्यस्तै जान्छ साथी भाइहरूसँग यसो खाने कुराहरू लिएर होइन उधैँ अब खोलामै खाँदै झालमुरीहरू कोही बेला खाना पिना लिएर चामलहरू बोकेर खानु ओर्नु खानु ओर्नु जान्छ त्यस्तो गर्छ पिकनिक जस्तो गर्छ खोलामा पौडी खेल्छ हामी कोही बेला नाक डुबे कोही बेला के कोही बेला के कोही बेला भित्र डुबेर हरे हो त्यस्तो पौडीहरू खेल्छ खासै चाहिँ अब प्रोफेसनल पौडी खेल्ने चाहिँ होइन हामी अब जस्तो साथी भाइहरूसँग खेल्नु जाँदा खेल्ने हो आउँछ पौडी खेल्नु अलिअलि पौडी खेल्नु नआउने होइन आउँछ पौडी खेल्नु मज्जाले आउँछ त्यस्तै हो मतलब पौडी खेल्नु चाहिँ तिन चार प्रकारको आउँछ अन्त त्यही हो कोहीबेला डुब्छ पौडी खेल्दा हो डुबेको पनि छु तिन चारपल्ट पाँच छपल्ट डुबेँ पहिला अब त्यो डुब्यो भने चाहिँ अब फेरि पौडी खेल्नु सिक्दछ डुबेर त्यो अतालिँदै निक्लिँदा चाहिँ त्यत्तिकै पौडी खेल्नु सिक्दोरहेछ खासखेरि चाहिँ अब हो म पनि कतिपल्ट डुबेँ डुबेँ अब हामी खास गरी घरबाट भागेर जान्थ्यो पौडी खेल्नु माछा मार्नु जान्थ्यो घरबाट भागेर बेलुका आइपुग्थ्यो अब त्यस्तै थियो अब हामी बिहान पहिला त बाइक गाडी थिएन सानो हुँदा त सानैदेखि भागेको पौडी खेल्नु खोला हो त्यस्तै कति बिहानतिर जान्थ्यो खाना खाएर त्यहाँदेखि एकैचोटि बेलुका आउँथ्यो हामी राति घर कोही बेला त आमाकोबाट कुटाई पनि खान्थ्यो बेसी राति भएर हो खोलाबाट आएर त्यस्तै हो अब